हेलो हजुर नि तपाईँहरूको लन्च नानीहरूलाई स्कुलको प्रोग्राम छ कि अन्त त्यसले गर्दाखेरि हाम्रो प्रोग्रामको लागि हामी व्यवस्था गर्दैछौँ अन्त त्यसले गर्दा नानीहरूको लागि यसो अब फिसको लागि नि लागि तपाईँहरूलाई कल गरेको नि हजुर हजुर हामी चाहिँ नलागेर चाहिँ यहाँनिर तपाईँको यो के भन्छ यहाँ लाने व्यवस्था गर्दैछौँ कि त्यसले गर्दा अब हामीले चाहिँ गरेको अब पर हेड चाहिँ तपाईँको अब त्यहाँनिर अब नानीहरूलाई लगेर अब कम्ती गर्नुको लागि अब उनीहरूलाई त्यही हिसाबले गर्दाखेरि चाहिँ पर हेड चाहिँ चार सौ रुपियाँ लागेछ हौ नानीहरूको लागि ए एकजनाको चार सौ रुपियाँ हजुर त्यसमै अब म्यानेज हुन्छ नानीहरूलाई अब नानीहरूलाई चाहिँ ठुलोहरूलाई जस्तो चाहिँदैन अलिक मसिनो अब त्यो तपाईँको प्याकेट लन्च टाइपको हुन्छ ए त्यो पर्दैन तपाईँले त्यो कष्ट नगर्नुहोस् हामीले यहाँनिर स्टाफहरू छ हामी नै यहाँबाट म्यानेज गर्छौँ नि स्टाफहरू मिलेर चाहिँ स्टाफहरू हजुर हजुर पानीहरू चाहिँ पठाइदिनु होस् न किनभने नानीहरू तिर्खाउँछ बाहिर तिनीहरूको पानी त्यसले गर्दाखेरि तपाईँले नै अब पठाइदिनु होस् न पानी चाहिँ अब अब होइन तपाईँहरू हाम्रो स्कुलबाटै पिकअप गर्छ स्कुलमा ल्याइदिए त राम्रो हुन्थ्यो तपाईँहरूले भनेर नि ए हो हजुर स्कुल त हुन्छ हुन्छ स्कुल टाइममै हजुर हजुर हजुर स्कुल टाइममै पठाइदिनु होस् कि त्यहाँदेखि हामी होस्ट गरिहाल्छौँ नि होइन हजुर त्यो चाहिँ हामी नै हामी नै स्टाफहरू छ हामी त्यो गर्छ हामी त्यसको लागि सुर्ताउनु पर्दैन तपाईँहरूले गाडी हामी म्यानेज गरिहाल्छौँ नि हजुर हजुर ए ए हुन्छ हवस् हवस् थ्याङ्क्यु हुन्छ थ्याङ्क्यु